मलाई मन पर्ने खाने चाहिँ फेरि लोकल कुखुराको

लोकल कुखुराको झोल भने पछि फेरि यति दामी हुन्छ कि घरमा पालेको फेरि शुद्ध अर्गानिक त्यही कारणले गर्दाखेरि चाहिँ चट्टै लोकल कुखुरा चाहिँ अब बनाएको त्यो पछाडि फेरि माथि जब उम्लिन्छ नि उम्लिँदाखेरि त्यही माथिबाट त्यही रायोको काँचो तेल के हो आम्माम् रायोको काँचो तेल हालेको हुनु पर्छ के हुन्छ है कुखुराको मासु जतिको चाहिँ टेस्टी मलाई केही लाग्दैन अरू जति पनि मासुहरू हुन्छ कि तर मलाई चाहिँ लोकल कुखुराको चाहिँ हाम्रो शुद्ध अर्गानिक घरमा उत्पादन गरेको घरको कुखुराको चाहिँ एकदम झोल भातसँग खानु साह्रो मिठो हुन्छ हो शरीरलाई पनि राम्रो शरीरलाई पनि फलदायक केही नोकसान नगर्ने मलाई चाहिँ मन पर्ने खाना चाहिँ लोकल कुखुरा हो कुखुराको झोल